तेत्तिस है तिन हजार तिन सय चार हजार आठ सय दस हजार पाँच सय बाह्र हजार पैँतालिस अन्त बिस हजार अट्ठाइस